नमस्कार हजुर भाइ भन्नु होस् न के काम थियो अब हाम्रोमा त अब तपाईँले के चाहनु हुन्छ अब चाउमिन पनि छ अब बर्गरहरू छ अब अरू केही अब फ्राइड राइसहरू अब चाउमिन है जस्तै अब तपाईँको चिक उयो चिकन बर्गरहरू छ अन्त अरू के भन् भन्नु हुन्छ तपाईँले त्यहीँ अब त्यो बनाई दिइहाल्छ नि हजुर होम डेलिभरी गर्छौँ

हजुर हजुर

ए भेज गरिदिनु हजुर हजुर हजुर हजुर हजुर हजुर ए हुन्छ भाइ अब कति बजीसम्म चाहिँ तपाईँलाई चाहिएको होला है ए एघार बजी भित्रमा त्यो त अब तपाईँको प्लेन हो अब त्यसमा त तपाईँको अब स्पाइसिहरू छैन अब राम्रो उयो भन्नु हुन्छ भने त अब अहिले त तपाईँको अब चढ्दो बढ्दोमा त त्यहीँ तपाईँको साठी असीसम्म छ प्लेन चाहिँ तर घर हजुर हजुर हजुर हुन्छ भाइ हजुर सेन्ड गरिदिनु हुन्छ हजुर हजुर ए हुन्छ हुन्छ धन्यवाद भाइ अर्डर गरिदिनु भयो